मलाई चाहिँ नेपाली डान्स लोकनृत्य मनपर्छ किनभने चाहिँ हामीले लोकनृत्य गर्दाखेरिको हामीले डिफरेन्ट डिफरेन्ट अब आफ्नो आफ्नो डिफरेन्ट डिफरेन्ट स्टाइलमा डिफरेन्ट डिफरेन्ट कस्ट्युमहरू हुन्छ त्यस्तै हाम्रो लोकनृत्यमा पनि हाम्रो आफ्नै कस्ट्युम हुन्छ जस्तै हामीले ढाकाको साडी चेप्टे सुन हारी कपालमा शिरबन्दीहरू लगाएर नाच्ने गर्छौँ किन मलाई लोकनृत्य मनपर्छ भन्दा चाहिँ किनभने हामीले हाम्रो लोकनृत्य गर्दाखेरि चाहिँ हामीले हाम्रो जात नेपाली संस्कृतिलाई पनि जो मान्छे हेर्नु आएको हुन्छ उनीहरूलाई उनीहरूको अगाडि प्रेजेन्ट गरेको हुन्छौँ र त्यही कारणले चाहिँ मलाई लोकनृत्य मनपर्छ